मैले थुप्रै पुस्तकहरू पढिसकेको छु तीमध्ये अहिले फिलहाल पढिसकेको पुस्तक चाहिँ कृष्ण धरावासीको राधा उपन्यास हो यस पुस्तकको अन्तिम कुराले मलाई प्रभावित पारेको चाहिँ राधा र कृष्ण बिचको माया जुन माया चाहिँ एक अर्कामा भए तापनि एक अर्काकोसाथ हुन नसकेको कुराले चाहिँ प्रभावित गऱ्यो